विभिन्न तरिकाले पकवानहरू पकाउन मलाई साह्रै मनपर्छ र यसैगरी आलुदम बनाउँदाखेरि हामी सबसे पहिला आलुलाई बोइल गर्छौँ आलु बोइल गरेपछि आलुलाई कुकरको हावा जान दिए दिन्छौँ र त्यसपछि हामी आलुलाई छिलेर साइजअनुसार काट्छौँ काटेर त्यसलाई मरमसालाहरू तयार पार्छौँ र प्याज काटेर कराई तेल हालेर हामी यसलाई कराईमा पैला प्याज ओइरिन्छौँ र प्याज पाकेपछि त्यसपछि आलुलाई हाल्छौँ आलु हल्का पाकेपछि हामी मर मसालाहरू हाल्छौँ र यसलाई आलुदम यस प्रकारले पकाइन्छ त्यसपछि हामी मटर पनिर पनि बनाउन जान्दछौँ र मटर पनिर बनाउँदाखेरि हामी मटरलाई हल्का बोइल गर्छौँ र पनिरलाई हल्का फ्राई गरेर अलग्गै राख्छौँ र मटरलाई पकाएर त्यसपछि हामी पनिर हाल्छौँ र मटर पनिर पनि यसैगरी हामी बनाउँछौँ त्यसपछि हामी मासुहरू पनि धेरै प्रकारको बनाउँछौँ र पकाउँदाखेरि सबसे ढिलो पाक्ने खसीको मासु हामी पकाउँछौँ र खसीको मासु पकाउँदाखेरि हामी अरू सब्जीहरू जसरी नै बनाउँछौँ र तर हामीलाई पकाउनलाई कमसेकम पनि बिस पच्चिस मिनट जति टाइम लिन्छ यो यति टाइम लिएर हामीलाई पकाउँदाखेरि बल्ल पाक्छ र अरू मासुहरू जस्तै चिकनहरू बनाउँदा चाहिँ कम्ती समयमाई पाक्छ